हेलो दाजु नमस्कार तपाईँकोबाट मैले त्यो अस्ति एउटा ब्याग राखेको थिएँ नि ब्याग हो त्यो ब्याग चाहिँ मलाई साह्रै मन पऱ्यो कि अन्त घरमा पनि सबैजनाले मन पराउनु भयो है र एकदमै राम्रो पनि रहेछ कपडा पनि मज्जाको बोक्नु पनि सजिलो ठक्क बोकेर हिड्नु पनि सजिलो टक्क मैला पनि त्यस्तो नदेख्ने है एकदमै मलाई चाहिँ मन पऱ्यो घरमा पनि सबैजनाले मन पराउनुभयो र चाहिँ सस्तो पनि लाग्यो भन्नुहुँदै थियो र चाहिँ मलाई त्यस्तो अझै दुईटा जस्तो चाहिएको थियो कि त्यहाँदेखिको तपाईँकोमा त्यो अर्को ब्याग पनि थियो होइन यसो केटीहरूले बोक्ने टाइपको ब्याग हो त्यस्तो ब्याग पनि मलाई हल्का चाहिएको थियो र चाहिँ त्यसकै लागि चाहिँ मैले अलिकति तपाईँकोबाट यसो पाउँथे कि भनेर चाहिँ अरूलाई पनि यसो भनेर दाजुहरूको बर्थडे आएको थियो त्यसमा गिफ्ट दिनु पऱ्यो भनेर चाहिँ नि यसो अलिक दुई तिनवटा ल्याइदिनु सक्नुहुन्छ